हजुर मैले मेरो क्षेत्रका अस्पतालहरूमा धेरै भिडभाड देखेको छु र कतिपल्ट आफै पनि त्यो लामो लाइनमा लामो समयसम्म होइन पर्खेको छु डक्टर देखाउनका लागि ओपिडीमा होइन अनि दबाई लिनको लागि धेरै लामोसम्म पर्खिएको छु आफै बिमारी भएर पनि धेरै लामोसम्म पर्खिएको छु किनभने हाम्रो अस्पतालमा चाहिँ कति भन्दाखेरि फिमेल वार्डमा गोरुबथानको अस्पतालमा फिमेल वार्डमा पन्ध्रवटा बेड मात्रै छ पन्ध्रवटा पेसेन्टको लागि मात्रै बेड छ अनि ओपिडीमा फिजिसियन पनि एकजना मात्रै हुनुहुन्छ त्यही भएर चाहिँ र गोरुबथान एउटा ठुलो क्षेत्र हो त्यहाँनिर अम्बियोक डालिम निमबस्ती साकामदेखिको लिएर भुटाबारी जङ्गलदेखिको लिएर गोरुबथानटार सोमबारे बजार अन्त लाभासम्मका मान्छेहरू धेरै ठुलो क्षेत्र हो नि त गोरुबथान अन्त त्यही भएर चाहिँ अब ओपिडीमा चाहिँ डेली डेली मात्रामा चाहिँ मान्छेहरू चाहिँ धेरै भिड हुन्छ ओपिडीमा अनि यस्ता चुनौतीहरूको परिणाम चाहिँ के हुन्छ भन्दाखेरि अब थोरै बिमारी भएको मान्छेहरू पनि धेरै समयसम्म पर्खिनुपर्दाखेरि त झन् बिमार भएर जान्छ साथै जो पेसेन्ट चाहिँ एकदम सिरियस लिएर आएको हुन्छ होइन अस्पतालमा यदि उनीहरूले बेड पाएन भने उनीहरूलाई धेरै टाढो मालबजारको अस्पतालमा रेफर गरिदिन्छ त्यहाँको डक्टरहरूले र कुनै कुनै क्रिटिकल कन्डिसनमा चाहिँ रेफर गर्दाखेरि अब अस्पताल गोरुबथानदेखि मालबजार अस्पताल लाँदाखेरि चाहिँ उनीहरूको अब मृत्युसम्म पनि हुनसक्छ उनीहरूको डेथ पनि हुनसक्छ के अनि सिरियस मान्छेहरूले अब त्यसरी ओपिडीमा फिजिसियन देखाउँदाखेरि त अन्त कत्ति उनीहरूलाई दुःख हुन्छ होला झन् सिरियस भएर जानसक्छ